हेलो यो स्विगीमा कल लाग्यो होला ए के भन्छ मैले एक घन्टा अघाडि नै मैले यो खानाको अर्डर दिएको थिएँ कि तर मैले अहिलेसम्म मेरो सामान प्राप्त गरेको छुइनँ हौ तपाईँहरूले के भन्छ गलत ठाउँमा मेरो सामान पुऱ्याइ दिनुभयो कि मैले फेरि पैसा अगाडि नै तिरिसकेको थिएँ प्रिपेडै थियो मेरो हो त्यही कारण आ मेरो मलाई फेरी काम जानु धीलो भइ सकेको थियो अन्त मैले एक घन्टा अघाडि नै के पो ऊ यो गरेको अर्डर दिएको थिएँ अन्त खोइ अहिले फेरि फोन चेक गर्दाखेरि चाहिँ के देखाउँदैछ भने तपाईँको सामान डेलिभर भइसक्यो भन्दैछ तर मैले फेरि सामानै प्राप्त गरेको छुइनँ के तपाईँहरूले यताउता गलत ठाउँमा पो मेरो सामान पुऱ्याइ दिनुभयो कि मैले फेरि जग्गाको नामहरू पनि राम्ररी लेखेकै थिएँ त्यस्तो त गलत लेखेको थिएन अन्त फेरि पैसा पनि मैले पहिल्यै प्रिपेडै गरेको थिएँ अन्त फेरि फोनमा अहिले मेसेज चाहिँ के देखाउँदैछ भने तपाईँको सामान डेलिभर भइसक्यो अन्त भ त्यस्तो भन्दैछ अन्त तर मैले फेरि सामानै प्राप्त गरेको छुइनँ अन्त मलाई काम जानु पनि धीलो भइसकेको थियो त्यही कारण तपाईँहरू एकपल्ट यसो हेरिदिनुहोस् न के भयो कसो भयो होइन नभए चेक गरिदिनुहोस् कि तपाईँहरूले गलत ठाउँमै गरिदिनुभयो कि के हो हो हुन्छ तपाईँहरूले हेरिदिनुहोस्